हेलो ए हजुर हजुर भाइ नमस्ते मेरो विवाहको अलिकति प्लान गरेको थिएँ कि बाह्र तेह्र चौधको लागि अन्त तपाईँले विशेष गरेर ब्राइडको लागि गरिदिनु होस् न ल किनभने उताबाट नेपालबाट ल्याउनु पर्ने थियो कि साड़ी ल्याउनु पर्छ चौबन्दी ल्याउनु पर्छ हो अनि त्यो उयोहरू गोल्डको अरू गोल्डहरू त यहाँ बनाएँ त्योदेखि बाहेक लामो पोते त्यो कम्मरमा लगाउँछ नि हो त्यो पोते गोल्डसँगै ल्याइदिनु होस् अन्त कति के पर्छ त्यो चाहिँ म तपाईँलाई यहाँ दिन्छु नि ल अनि कतिवटा अब हजुर अनि कतिवटा हजुर हजुर हजुर हजुर हजुर यही हो सम्पर्क नम्बर यही हो हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ टिम नै लिएर आउनु होस् कि तर विशेष गरेर ब्राइडको लागि चाहिँ एकजना लेडी नै छ भने ल्याइदिनु होस् किनभने उसलाई कस्तो प्रकारले सिँगार्नु एकदम नेपाली तौरमा होस् एकदम नेपालीमा क्या त हाम्रो संस्कृति अनुसारले चाहिँ बेहुलीलाई सिंगार्नु पर्छ

अब खर्च त लागोस् न विवाहको लागि हो एक पल्ट हुन्छ ल हजुर हजुर हाम्रो होइन सिँगार पटारमा चाहिँ हाम्रो नेपाली संस्कृति चाहिँ झ झल्कियोस्